हजुर मैले पद यात्रा गर्ने ठाउँहरूमा पहिलेको भन्दा धेरै अस्वच्छ फोहोरहरू देखेको छु मानिसहरू पद यात्रा गर्नु त आउँछ घुम्नु त आउँछ तर आफूसित भएको त्यो प्लास्टिक फोहोरहरू जहाँ पायो त्यहीँ फ्याँकेर जाने गर्दछ एउटा सठिक ठाउँमा राखेर अथवा फ्याँकेर जाने गर्ने गर्नुपर्थ्यो मानिसहरूले हामीले पनि त्यस्तै गर्ने गर्दछ तर जति सक्दो म मानिसहरूलाई चाहिँ त्यही सङ्केत दिन चाहन्छु कि हामीले पद यात्रा गर्नु आएको जग्गामा चाहिँ जहाँ पायो त्यही फोहोर गर्नु हुँदैन किनभने त्यसले पर्यावरण पनि बिगार्दछ र त्यो पद यात्राको सुन्दरता पनि नाश गरेर बिगारेर जाने गर्दछ र हामी कसरी सुधार्नु सक्छ यो कुरा भन्दाखेरि चाहिँ यो कुरालाई सुधार्नुको लागि हामीले मानिसहरूलाई जागरुक गर्नु पर्दछ अनपढ मान्छेहरूलाई पढाउनु पर्नेछ र एडुकेसन चाहिँ एकदमै इम्पोर्टेन्ट हो भनेर लाग्दछ म मानिसहरूलाई जागरुक गर्नुको लागि र यो चाहिँ आफ्नो मनमै भएको कुरा पनि हो मानिसहरूले अनपढै भए पनि आफ्नो पर्यावरण सफा राख्ने गर्दछ त्यो आफ्नो मानिसहरूले मनबाट बुझ्नु पर्ने हो आफ्नो घरमा अब जस्तो प्रकारले सिकेको हुन्छ बाहिर पार्यावरणलाई पनि त्यस्तै प्रकारले ट्रिट गर्छ र त्यो मान्छेहरूले घरमा जे सिक्छ बाहिर पनि त्यही गर्छ म चाहिँ त्यही भन्दछु र अब घरमा हामीले त्यसै लागि हाम्रो नानी ठुला ठुला सानाहरू सबैलाई यसरी नै राम्रो प्रकारले सिकायो भने चाहिँ यो मैला पद यात्रामा मात्रै होइन जहाँ पनि बजार बस्ती गाउँ जङ्गल जहाँ पनि यो हाम्रो पर्यावरणलाई मैला गर्ने फोहोरहरू कम्ती भएर जानु सक्छ भनेर चाहिँ म विश्वास गर्छु